मैले चाहिँ ओप्पो ए फिफ्टी थ्री फोन नयाँ मोबाइल फोन किनेको थिएँ त्यसमा चाहिँ मलाई धेरै मनपऱ्यो त्यसमा त्यो फिचर्सहरू एकदमै राम्रो रहेछ त्यसमा जस्तो कि क्यामराको क्वालिटी भयो ऱ्याम रोमको फिचर्स भयो तपाईँको ब्याट्री भयो जस्तै कि क्यामरामा चाहिँ तपाईँको एआई क्यामरा दिएको रहेछ जसमा कि अरू क्यामराहरू भन्दा चाहिँ त्यसमा इन्टिलिजेन्ट आर्टिफिसियल भन्ने एउटा त्यो उयो हुन्छ त्यसमा चाहिँ तपाईँले त्यो त्यो फोनले चाहिँ तपाईँले राम्ररी फोन फोटोजहरू निकाल्नु सक्नुहुन्छ अरू क्यामराहरू जस्तै तपाईँको ब्लर आउँदैन फोटो खिच्दाखेरि मजाले त्यसमा साइजहरू पनि दिएको हुन्छ तपाईँले कति कति साइजहरू कुन चाहिँ साइजमा तपाईँले फोटो निकाल्नुहुन्छ के निकाल्नुहुन्छ त्यो सबै साइजमा दिएको हुन्छ र फोटोको क्वा क्वालिटी पनि राम्रो आउँछ त्यसमा अन्त स्टोरेज पनि तपाईँको ऱ्याम रोम पनि चार चौसट्ठीको दिएको थियो त्यसमा त्यो चार चौसट्ठी भनेको चाहिँ तपाईँको त्यो चार चौसट्ठीले चाहिँ स्टोरेज गर्नुसक्छ कतिवटा कतिवटा फोनमा जस्तै कि कतिवटा फोनमा ज्यादा स्टोरेज कम्ती भयो भने तपाईँको फोटोज सपोर्ट गर्दैन क्यामरा उयो भिडियोजहरू सपोर्ट गर्दैन एप्सहरू सपोर्ट गर्दैन तर यसमा चाहिँ तपाईँको ओप्पो ए फिफ्टी थ्रीमा चाहिँ तपाईँको उयो क्याम् कमसेकम पनि पाँच हजारदेखिको छ हजारसम्म पहिले फोटोजहरू स्टोर राख्न सक्न सक्नुहुन्छ अन्त भिडियोजहरू पनि धेरै स्टोर गरेर राख्न सक्नुहुन्छ त्यसमा एप्सहरू डाउनलोड गर्नु सक्नुहुन्छ अन्त त्यसमा ब्याट्री ब्याकअप ब्याट्री ब्याकअप पनि तपाईँको एकदमै राम्रो छ जस्तो कि एकपल्ट चार्ज गरेपछि होइन दुई दुई दिनहरू त मजाले म्याक्सिमम गइहाल्छ त्यसमा चार्जहरू हो त्यसमा चाहिँ त्यसरी चार्जहरू पनि बेसी गरिरहनु पर्दैन जसमा कि फास्ट चार्जिङ हुन्छ त्यसमा थर्टी थ्री फास्ट वाटको तपाईँको चार्जिङ छ हुक चार्जर भन्छ त्यसलाई जसमा कि त्यो चाहिँ एकपल्ट चार्ज हालेपछि चाहिँ छिटो फास्ट चार्जिङ भइहाल्छ त्यस्तो ब्याट्री ब्याकअपहरूमा पनि त्यसमा त्यस्तो केही प्रब्लम छैन अन्त तपाईँको त्यसमा पनि मिडिया टेकको प्रोसेसर छ जसमा कि तपाईँको गेमिङहरू खेल्दा पनि त्यसमा तपाईँलाई केही प्रब्लम हुँदैन जस्तो कि ल्याग हुँदैन ह्याङ हुँदैन जति पनि हामीले फोनहरू युज गर्दखेरि त्यसमा तपाईँको हामीले ज्यादा मात्रमा फोनहरू चलायो भने त्यसमा जतिवटा पनि नचाहिँदो नचाहिँदो फोटोजहरू भयो भिडियोजहरू भयो त्यो सबैलाई तपाईँले डिलिट गरिदिनु सक्नुहुन्छ होइन अन्त जसमा कि त्यो डिलिटहरू गरेपछि तपाईँको फोनहरू ह्याङ हुँदैन त्यही कारण चाहिँ त्यसमा चाहिँ प्रोसेसर प्रोसेसर चाहिँ राम्रो हुनुपर्छ जस्तो कि मिडिया टेक भनेको चाहिँ अलिक राम्रै प्रोसेसर हो जसलाई कि त्यो जतिवटा भएको एप्सहरूलाई पनि त्यसलाई रिकभर गरेर राखेको हुन्छ होइन त्यसमा चाहिँ त्यो ज्यादा मात्रमा त्यही कारण पनि चार चौसट्ठी हामीले अब जस्तै कम्ती बजटमा पनि पाउँछ जस्तो कि बाह्र तेह्र हजारमा पनि चार जिबी ऱ्याम र इन्टरनल सिक्स्टी फोर जिबीको तपाईँले पाउनु सक्नुहुन्छ त्यसमा अन्त त्यसमा फिडब्याक एकदमै राम्रो छ त्यो ओप्पो ए फिफ्टी थ्रीमा साइज पनि तपाईँ सिक्स पोइन्ट फाइभमा हुन्छ अलिकिति लेन्थ अलिक ह्यान्डी टाइपको हुन्छ जस्तो कि बोक्दा पनि एकदम भारी हुँदैन फोन होइन एकदमै हल्का मात्रमा हुन्छ त्यो फोन